हेलो तपाईँ आयुषको आमा बोल्नु भएको हो ए सुन्नुहोस् न हामी क्लास एटको नानीहरूलाई पिकनिक आउटिङमा लैजाउँ भनेर सम्झेको थियौँ कि अनि यो कति भन्नुहोस् तपाईँको यो अट्ठाइस तारिख जुलाई अन्त प्यारेन्ट्सहरूसँग कन्सल्ट गर्दैछौँ हामी अनि टिचर्सहरू अनि त्यही त तपाईँलाई सोध्नुलाई तपाईँको स्टुडेन्ट तपाईँको आयुष नानीलाई पठाउनुहुन्छ कि हुन्न भनेर एकपल्ट कन्फर्म गर्नुलाई नि हजुर हजुर ए हामी त्यो जस्ट पार्क हो पार्कमा लाने स्यानो आउटिङ बाहिर रिफ्रेस हुनलाई हो नानीहरू अनि सेफ सेफै छ अनि तपाईँको पठाउनुहुन्छ भने चाहिँ तपाईँको नानीको फिस चाहिँ कति लाग्छ भन्दाखेरि तपाईँको फाइभ हन्ड्रेड लाग्छ हो तपाईँको नानीको एकजनाको अनि फर्मल ड्रेसमा फर्मल ड्रेसमा तपाईँले पठाउनु पर्ने भयो अनि हामी टिफिन चाहिँ हामी नै उयो गरौँ भनेर नि प्याकेट लञ्च नै उयो गरौँ भनेको प्रोभाइड गरौँ भनेको अन्त तपाईँको बिहान चाहिँ तपाईँको आठ बजे निक्लिनु हुने हुन्छ हो अनि हामीले गाडी स्कुलकै बस लिएर जान्छौँ अनि त्यो तपाईँको फाइभ हन्ड्रेड चाहिँ केको लागि भन्दा चाहिँ तपाईँको त्यही नानीको प्याकेट लन्चको लागि नै जान्छ हो अन्त हामी बिहान आठ बजीतिर निस्किन्छौँ तपाईँले तपाईँको नानीलाई आठ बजी निकाल्नु हुने हुन्छ रेडी गरेर अनि हामी बेलुका तपाईँको पाँच बजीतिर आइपुग्छौँ हुन्छ त्यसो भने तपाईँले पठाउनुहुन्छ तपाईँले फिस चाहिँ तपाईँले अट्ठाइस तारिख जाने हुन्छ तपाईँले फिस चाहिँ तपाईँले पच्चिस तारिखसम्म चाहिँ तपाईँले बुझाइसक्नु पर्ने हुन्छ है हुन्छ हुन्छ